हजुर हजुर ला बहिनी मैले त अन्त राम्रै पठाइदिएको थिएँ त हजुर बासी बासी त होइन बहिनी अब त्यो भिडले गर्दाखेरि होला हौ यो अहिले पिकनिकको सिजनमा पुरा डिमान्ड भएको थियो कि त्यसले गर्दा त्यो हाम्रोमा एकजना भाइ बस्थ्यो त्यो भाइलाई प्याक गर्नु लगाएको थिएँ वा सायद उसले पो अलिकति उयो बिगारी दियो कि क्या हो अब पोको पार्दाखेरि कसैको भाग हालिदियो कि राम्रो नराम्रो अब त्यो हजुर ला बहिनी उम् सरी ल बहिनी अब अर्को पालि चाहिँ म राम्रोसँगले दिन्छु नि मै पस्छु त्यति बेला कि त्यति बेला चाहिँ म राम्रो दिन्छु त्यही त्यही त हजुर हजुर हजुर हुन्छ बहिनी अब त्यस्तो उयो नगर्नु कि अबको पालामा चाहिँ मै बस्छु नि ल हजुर

हजुर ए सरी अब यस्तो त कहिले पनि भएको थिएन हो अब योपालि चाहिँ त्यो भाइले के पाराले उयो गरिदियो अब आइन्दा चाहिँ त्यस्तो हुँदैन नि ल नरिसाउनु है बहिनी हो त हजुर हजुर बहिनीहरू त मेरै कस्टमरहरू हो नि त हजुर हजुर हजुर हुन्छ हुन्छ बहिनी आइन्दा चाहिँ अब मेरो अँ हुन्छ बहिनी हुन्छ अब चाहिँ त्यस्तो हुँदैन हुन्छ